आफ्ना बिरुवाहरूको उन्नत स्वास्थ्यका लागि म मेरो बाबाबाट परमर्श लिन्छु कारण उनलाई मलाईभन्दा बढी मात्रामा बिरुवाहरू बारे ज्ञान छ उनले प्रायः बिरुवाहरूको उन्नत स्वास्थ्यका लागि कीटनाशक पदार्थहरू ज्यादा मात्रामा नचलाएर जैविक मलहरू जस्तै गाईको मल जङ्गली मल जो रुखहरूको पात झरेपश्चात त्यस पातबाट बन्दछ त्यस प्रकारका मलहरू चलाउने सुझाउ दिनुहुन्छ र म त्यसैअनुरुप बिरुवाहरूको उन्नत स्वास्थ्यको निम्ति अर्ग्यानिक मलहरू मात्र प्रयोग गर्ने गर्दछु